हामी सानो हुँदाखेरि चाहिँ हामीलाई स्कुलबाट घुमाउनु चाहिँ एकपल्ट नेपाल लैजाउनु भएको थियो नेपालको इलाम र कन्याम लैजाउनु भएको थियो होइन र अर्कोचोटि चाहिँ हामीलाई सिक्किमको चारधाम र बुद्ध पार्क लैजाउनु भएको थ्यो र नेपाल गएको बेलामा चाहिँ हामीलाई सरहरूले पहिला माइखोला लैजाउनु भयो होइन र त्यहाँनिर अलिक खोला पनि सुकेको थियो र त्यसले गर्दाखेरि त्यहाँ खोलाहरू खेल्यौँ डान्सहरू गर्यौँ हो अनि खानाहरू त्यहीँ बनाउनुभएको थियो टिचरहरूले नै अन्त खानाहरू त्यहाँ खायौँ फोटोस्हरू खिचिदिनुभयो सरहरूले अन्त फोटोस्हरू खिचेर चाहिँ इलाम गयौँ हो त्यहाँनिर चाहिँ एकछिन मात्रै घुम्यौँ यता कन्याम पनि जानुपर्ने थियो ढिलो भइराखेको थियो त्यसले गर्दाखेरि चाहिँ त्यहाँ केही सामानहरू किन्यौँ अन्त कन्याम क कन्याम गयौँ कन्याम पुगेर त्यहाँ एकछिन घुम्यौँ हो त्यहाँ टी फ्याक्ट्री रहेस त्यो फ्याक्ट्रीहरू गयौँ अन्त त्यहाँ सरहरूले फोटोस्हरू खिच् खिचिदिनुभयो अन्त त्यहाँदेखिको चाहिँ चटपटेहरू खाएर चाहिँ हामी फर्कियौँ घर हो र सिक्किम जाँदाखेरि चाहिँ हामीलाई सरहरूले पहिला चारधाम लैजाउनु भयो होइन त्यहाँ गएर पूजाहरू गर्यौँ घर ल्याउनुको लागि प्रसादहरू यसो के केहरू किन्यौँ अन्त त्यहाँदेखि चाहिँ नाम्ची आयौँ नाम्ची आएर खानाहरू खायौँ हो खानाहरू खाएर त्यहाँनिर एकछिन बसेर त्यहाँदेखि चाहिँ हामी बुद्ध पार्क गयौँ हो बुद्ध पार्क गएर त्यहाँनिर चाहिँ खालि एक घन्टा मात्रै उयो गर्नुपर्ने त्यो बस्नुपाउने थियो त्यसले गर्दा त्यहाँनिर खेल्यौँ साथीहरूसँग गेम्सहरू खेल्यौँ हो फोटोस्हरू खिच्यौँ अनि त्यहाँदेखिको चाहिँ खास त हाम्रो साङ्डुप्चे पनि जाने प्लान थियो तर बाटो डिफ्रेन्ट भएकोले गर्दाखेरि चाहिँ हामीलाई टिचरहरू त्यहाँदेखि डाइभरहरू जानु मान्नु भएन नि त त्यसले गर्दाखेरि चाहिँ हामी फर्केको थियौँ फेरि बाटोमा जोरथाङ आइपुग्दाखेरि चाहिँ त्यहाँ मेला लागिरहेको रहेछ हो अन्त त्यहाँनिर रोटेपिङहरू खेल्यौँ अन्त कोलोम्बसहरू खेलेर आइसक्रिमहरू के के खाएर चाहिँ हामी फेरि घर फर्कियौँ